हाम्रो गाउँमा तपाईँको देउता भगवान मान्नु भन्दा चाहिँ तपाईँको यस्तो छ ठुलो एउटा नागेश्वर मन्दिर छ त्यो मन्दिरमा चाहिँ हामी बिहान उठेर सोमबारको दिन एकदमै पानी चढाउने गर्छौँ जहिले पनि ब्रत राख्नेले ब्रत पनि बस्नुहुन्छ र त्यो दिन बेलुका तपाईँको भजन गाउनेहरूले भजन पनि गाउनुहुन्छ है अन्त शिवरात्रिको दिन पूजाको दिन चाहिँ एकदमै भब्य रूपले हामी पूजा पनि गर्छौँ हाम्रो ठुलो मन्दिर छ त्यहाँनिर पूजा गर्छौँ हामी यो नौरथाको दिन हामी ब्रतहरू बसेर हौ त्यस्तोहरू गरेर एकदम गान भजन गरेर पुरा मनाएर गर्छौँ त्यहाँनिर शिवरात्रिको दिन त हाम्रो त पुरा भोकहरू चढाएर भोक बाँडेर प्रसाद बाँडेर हामी त्यस्तो प्रकारले गर्छौँ त्यहाँनिर ठुलो पूजा गर्छौँ हाम्रो ठुलो मन्दिर छ नागेश्वर मन्दिर